के त्यहाँ कुनै परम्परागत खेल खेलहरू छन् जुन पर्यटकहरूले जान्न चाहन्छन् जस्तै पन्जाबको कुस्ती महाराष्ट्रको झेलिम तामिलनाडूको झलिकट्टू आसामको धुप खेल के यहाँ कुनै खेलकुद कार्यक्रमहरू हुन्छन् यो प्रश्नको उत्तर म के भन्न चाहन्छु भने यहाँ यस्तो खेलहरू जस्तै पन्जाबको कुस्ती होइन महाराष्ट्रको झेलिम तामिलनाडूको झलिकट्टू आसामको धुप खेल खेलिएको मलाई थाहा भएन होइन र यहाँ यस्तो खेलहरू विषयमा मैले सुनेको पनि छुइनँ